मेरो राज्यको नाम हो पश्चिम बङ्गाल र यस राज्यमा अधिकांश व्यक्तिहरू बङ्गला भाषाको प्रयोग गर्छन् बङ्गलामा नै उनीहरू बोल्छन् पनि लेख्छन् पनि पढ्छन् पनि दार्जिलिङ अनि कालेबुङ मात्र यस्तो राज्यहरू छन् यस राज्यभित्र जिल्लाहरू छन् यस राज्यभित्र जहाँ चाहिँ नेपाली बोलचाल गरिन्छ यी जिल्लाहरूमा अधिकांश व्यक्तिहरू नै नेपालीमा बोल्ने लेख्ने अनि पढ्ने गर्छन् यहाँ बङ्गाली भाषा त्यति प्रचलित छैन यहाँ बङ्गाला भाषा पढिँदैन पनि सुनिँदैन पनि सिलगढीतर्फ गएको बेलामा मात्र बङ्गला भाषाको प्रयोग भएको हामी पाउछौँ हामीलाई आफ्नो भाषा यस कारण पनि फरक लाग्छ किनभने हाम्रो जुन चाहिँ व्याकरण भयो हाम्रो बोलचाल गर्ने तरिका भयो गाउने गीतहरू भयो ती त्यो भाषाभन्दा धेरै नै फरक छ र हामीलाई आफ्नो भाषा नै प्यारो लाग्छ बङ्गालीलाई बङ्ग् आफ्नो भाषा नै प्यारो लाग्छ भने नेपाली बोल्नेलाई आफ्नो नेपाली भाषा नै प्यारो लाग्छ यस भाषामा नै हामी सहज हुन्छौँ आफ्नो मनको जति पनि भाव भावनाहरू प्रस्फुटनमा ल्याउन हो भने हामी आफ्नो आमा भाषालाई नै चुन्छौँ र मलाई नेपाली भाषा एकदमै मनपर्छ नेपाली बोल्नु लेख्नु अनि पढ्नु पनि धेरै मनपर्छ यस कारण दार्जिलिङ अनि कालेबुङमा नेपाली भाषा धेरै प्रयोग गरिन्छ